पिटी उषाको बारेमा सुन्दाखेरि चाहिँ धेरै नै राम्रो लाग्यो र ऊ एउटा ऊ एउटा धेरै नै ठुलो मान्छे हो जो जो जो जसले सबैले चिन्छ उसलाई होइन त्यस्तै नै त्यो बारेमा हामीले पढ्नु पाउँदाखेरि पनि हामीलाई पनि एउटा जोस् लाग्यो त्यो गर्नसक्छु हामी पनि होइन हामीले पनि गर्नु सके सकेर हाम्रो आमाबाबाको नाम रोसन हुन्थ्यो र साथमै हाम्रो मात्रै भएन नभएर हाम्रो देशको नाम पनि रोसन हुन्थ्यो रोसन हुनु स रोसन हुनसक्थ्यो र यसरी नै हाम्रो हामीलाई पनि हामीलाई पनि धेरै नै इच्छा जागेको थियो पढ्दाखेरि होइन प पढ्नु पाउँदाखेरि सबैलाई नै इच्छा जाग्थ्यो र सबै सबैलाई एउटा इच्छा हुन्थ्यो आफ्नो आमाबाबाको रोसन गर्नुको लागि र वर्ल्डको नि वर्ल्डको नाम रोसन गर्नुको लागि र उसलाई उसलाई सबैले नै चिन्छ र उसलाई सबैले नै चिन्छ सबैले राम्रो भन्छ हाम्रो पनि एउटा इच्छा थियो यस्तो गर्नुको लागि तर इच्छा छ गर्नुको लागि होइन हामीले पनि गर्नसक्छौँ जब ट्राई गऱ्यो भने तर ट्राई ए ट्राई गर्नुपर्छ होइन ट्राई गऱ्यो भने सबैले गर्नसक्छ यही कुरा हामीले पढ्दाखेरि हामीलाई पनि एउटा जोसले जोसले गर्दाखेरि पढेर हामी पनि एउटा कुरा केही कुरा गर्नसक्छौँ पिटी उषा जस्तै